हाम्रो नेपाली कविहरू मध्येमा चाहिँ मलाई लक्ष्मीप्रसाद देवकोटा एकदमै मनपर्छ किनकि उहाँको चाहिँ एउटा प्रकृति कवि हुनुहुन्थ्यो र उहाँले चाहिँ जब कुनै पनि चिज देखे पछि कुनै प्रकृतिको एउटा कुनै पनि देखे पछि उहाँले सरर लेख्नुहुन्थ्यो अनि उहाँको कविता चाहिँ यति साह्रो मन छुने र स्पष्टी खालको हुन्छ उहाँको कवि चाहिँ र नानीहरूदेखिको लिएर ठुलोसम्मले उना उहाँको कवितालाई चाहिँ एकदमै बुझ्न सक्नुहुन्छ एकदमै सजिलो राम्रो र एकदमै सरल भाषामा लेखिएको हुन्छ उहाँको कविता त्यसै कारणले गर्दाखेरि चाहिँ मलाई चाहिँ लक्ष्मीप्रसाद देवकोटा चाहिँ एकदमै मनपर्छ